कल्पना चावला सुनिता विलियम्स राकेश शर्माको बारेमा भन्नुपर्दाखेरि यी तिन मानिसहरू एस्ट्रोनोट्सहरू थिए अनि भारतबाट बाहिर मुन अथवा जुनमा खुट्टा टेक्ने पहिलो व्यक्तिहरू थिए अनि यिनीहरूले यसै काम गरेकोले हाम्रो भारत देशलाई एकदमै गौरवको कुरा भएको थियो यिनीहरू एकदमै भारतमा प्रसिद्ध मानिसहरू हुन् यिनीहरूले एकदमै ठुलठुलो कामहरू अनि भारतलाई भारतको नाम सारा संसारमा प्रचलित गर्ने कामहरू गरेका थिए अनि यिनीहरू दिमागबाट मात्रै नभएर आफ्नो शरीरबाट पनि एकदमै आफ्नो भारत देशलाई एकदम माथिल्लो स्तरमा पुऱ्याउने कामहरू यी तिन व्यक्तिहरूले व्यक्ति विशेषले गरेका छन्